मलाई मन पर्ने टिभी सो छ टिभी सोको नाम हो सोनी सपमा तारक मेहताका उल्टा चस्मा यसमा मलाई यो सिरियल खुबै मनपर्छ किनकि यसमा हामी फेमिलीहरू सबै बसेर खुसी हुन्छौँ हाँस्छौँ यसमा हँसाएको मलाई यो सिरियल खुबै मनपर्छ फेरि भनौँ भने यस सिरियलमा गाउँ घरको यथार्थ कुराहरू सबै यस सिरियलमा पाउँछौँ